हजुर म इन्डियन आइडललाई एकदमै हेर्ने गर्छु है मलाई चाहिँ सङ्गीतपट्टि सङ्गीतप्रति चाहिँ एकदमै रुचि भएको कारणले गर्दाखेरि चाहिँ इन्डियन आइडल मात्र होइन कतिवटा यो सिङ्गिङ कम्पिटिसनको रियालिटी सोहरू चाहिँ सायद म हेर्ने गर्छु अनि मलाई कन्टेस्टेन्टहरू भन्दाखेरि पनि बेसी चाहिँ मलाई केमा रुचि लाग्छ भन्दाखेरि जजेसहरूमा है जो जजहरू चाहिँ उहाँहरू जज गर्नु बस्नुभएको हुन्छ उहाँहरू चाहिँ मलाई एकदमै रुचि लाग्छ अनि अहिलेसम्मभरिमा मलाई सायद कन्टेस्टेन्ट मनपरेको भन्दामा पनि यो इन्डियन आइडल धेरै प्रकार धेरै वर्ष भएर गएको छ तर यो फिलहाल चाहिँ मलाई मनपरेको विगतको जुन वर्षहरूमा आएको थियो अरुणिता भयो यस्तै प्रकारले धेरै उनीहरूका साथीहरू पनि थिए तर मलाई मनपर्ने चाहिँ अरूणिता अनि पवनदीप चाहिँ मलाई एकदमै मनपरेको है उनीहरूको चाहिँ मलाई जुन यो बोल्ने गाइने जुन यो सुर भयो सायद उनीहरूले गाउने जुन यो गीतहरू भयो एकदमै मनमा छुने गर्छ अनि उनीहरूको मात्र होइन मलाई चाहिँ एकदमै मनपर्ने चाहिँ जज शान हो जसको चाहिँ पुरा नाम सान्तनु मुखर्जी है उसलाई चाहिँ सायद शान भनेर नै उ पपुलारिटी भएको छ उल्ले एउटा इन्डियन प्लेब्याक सिङ्गरमा चाहिँ उसलाई शान भनेर नै चिनिन्छ जो चाहिँ एउटा प्लेब्याक सिङ्गर मात्र नभएर है लाइभ पर्फर्मर र कम्पोजर सायद टेलिभिजनहरूतिर ऊ होस्ट पनि गर्छन् उसले चाहिँ धेरै सङ्सहरू चाहिँ उसले रेकर्ड गरेको छ है धेरै एल्बमहरू उसले बनाएको छ धेरै फिल्महरूमा उसले गाएको छ अनि मलाई चाहिँ ऊ एकदमै मनपर्छ किनकि शानको चाहिँ एकदमै भोइस त्यो जुन मान्छेले गाउने कतिजनाको आफ्नो आफ्नो प्रकारको आफ्नो आफ्नो तरिकाको हुन्छ है कतिजनालाई एकदमै क्लासिकल मनपर्छ कतिजनालाई सफ्ट खालको गाइने मनपर्छ कतिजनालाई त्यो रफ खालको है ऱ्यापहरू टाइपको भयो अनि यस्तो खालको तर मलाई कतिजनाले चाहिँ जुन ओरिजिनल्ली आफ्नो जुन भोइस छ त्यो भोइस निकालेर है अनि जुन चाहिँ गीत गाउँछन् उसले आफ्नो भोइसमा एकदमै सिम्पल तरिकाले गाउने गर्छ अनि मलाई चाहिँ त्यस्तो खालको गीतहरू चाहिँ मलाई मनपर्छ र शानले चाहिँ हौ त्यसरी गाउँछ र त्यसै कारणले गर्दाखेरि चाहिँ मलाई शान चाहिँ एकदमै राम्रो लाग्छ गीतहरू गाउनेमा साथै जजेसहरूमा पनि